मेरो विचारमा चाहिँ नेप नेपाली भाषालाई चैँचाहिँ मान्यता दिनुपर्छ किनकि यो पनि हाम्रो नेपालीहरूको हैन मातृभाष उयो हो मातृभाषा हो त्यसले गर्दा हामीलाई नेपालीलाई चाहिँ अगाडि बढ्नुपर्छ सबैजना एक भएर नेपालीलाई चाहिँ अगाडि लानुपर्छ नेपाली भाषालाई चाहिँ हामीले त्यस गर्नुपर्छ अगाडि बढाउनु पर्छ त्यसले गर्दा हामीले चाहिँ नेपाली चाहिँ हाम्रो लागि एकदम जरुरी छ स्कुलतिर पनि जस्तो हिन्दी इङग्लिस बङ्ग्लालाई उयो मान्यता दिन्छ त्यसरी नै नेपालीलाई पनि दिनुपर्छ सरकारहरूले किनकि यो हाम्रो नेपालीहरूको आफ्नो भाषा हो त्यसलाई चाहिँ हामीले उयो गर्नु हुँदैन किन हामी कहीँ जाँदा पनि नेपाली बोल्नु हामीलाई अलिकति अफ्ठ्यारो जस्तो लाग्छ अब हामीलाई अ अफ्ठ्यारो लाग्छ सरम लाग्छ होइन त्यसले गर्दा हामीलाई अरू भाषा बोल्नुपर्छ त्यसले गर्दा चाहिँ नेपालीले चाहिँ हामीले प्रोत्साहन गर्नुपर्छ र यसलाई चाहिँ अगाडि यो भाषालाई चाहिँ हामीले मान्यता दिनुपर्छ मेरो चाहिँ त्यही छ विचार